अब हाम्रो गाउँ क्षेत्रमा चाहिँ अब कतिवटा रोग हुन्छ जस्तै अब घुँडाहरू दुख्ने घुँडा सुन्निने खुट्टा सुन्निने गेँडीहरू सुन्निने हो तिनीहरूको लागि चाहिँ अब रोकथाम प्रायः चाहिँ हामीले जडीबुटी नै गर्छौँ गाउँमा त्यति पनि भएन भने हामी हो डक्टरकोमा जाने सर सल्लाह दिन्छौँ डक्टरकोमा जानुपऱ्यो कतिवटा खाँदाखेरि चाहिँ त्यो खाने कुरोले पनि त्यसलाई अब एफेक्ट गर्छ त्योहरू नखानु भन्ने हामी सजेसनहरू गर्छौँ हो जस्तै त्यो जोइनहरू दुख्नेमा चाहिँ तपाईँको यो साँधेको चिजहरू खानु नहुँदोरहेछ गुन्द्रुक भयो तामा भयो अब हामी नेपालीमा किनेमा खान्छ त्यो भयो तिनीहरूले चाहिँ एफेक्ट गर्दोरहेछ र त्यो चाहिँ हामी नखानु भनेर सजेसन दिन्छु र यता घरेलु उपचार गर्दा पनि भएन भने चाहिँ डक्टरमा जानु पऱ्यो बजार शहरमा गएर डक्टर देखाउनु पऱ्यो दबाई पानी खानु पऱ्यो हाम्रो चाहिँ त्यस्तै सजेसन छ त्यस्तै चल्दैछ अहिले